यस राज्यका प्रमुख धार्मिक स्थलहरू हो एउटा महाकाल धाम दार्जिलिङ स्थित एउटा घुममा एउटा गुम्बा छ अर्को छ जापानिज टेम्पल त्यहाँदेखि अर्को गोक गोपा भन्ने जुन चाहिँ एउटा गुम्बा छ त्यो त्यो पनि एउटा एकदमै यहाँको प्रसिद्ध एउटा धार्मिक स्थल धार्मिक स्थलै मानिन्छ तेस्तै प्रकारले अर्को छ हिगा भन्ने छ एउटा छ टिबिटेन बुद्धिस्ट मोनास्ट्री पनि भनेर चिनिन्छ गोपा भन्ने मोनास्ट्री पनि चिनिन्छ अर्को छ गुरु साक्य भन्ने मोनास्ट्री पनि छ